अब रूगा खोकीलाई निको पार्ने उपचारहरू भनेपछि हाम्रो गाउँमा त अब तुलसी पत्ता हो खोकी सर्दीहरू लाग्दाखेरि तुलसीको पात ल्यायो त्यसलाई धोएर माडेर त्यसको रस निकालेर रसलाई तताएर चाँहि पिउनु दिन्छन् अन्त अब अरू त अदुवा पनि अदुवा अब छ भने यसो अदुवालाई भुटेर काँचै भुटेर चाहिँ आगोमा यसो पोलेको जस्तो गरेर मुखमा चेपेर त्यसको रस चेपिराखेर खोकी जाति हुने गर्छ अन्त अदुवा र तुलसी छोडेर अब अरूमा आउँदाखेरि यो बोटुके झार भयो त्यहाँबाट यो दुबो भयो यिनीहरूको मिस्रण मिलाएर यिनीहरूको नै अब त्यो जुन त्यो जुसहरू बनिन्छ त्यो माडेर बनाएर त्यो पनि पिलाउने गर्छन्